म सरोज सुनार बोल्दैछु प्रडक्ट मैले एमाजोनबाट लिएको थिएँ वासिङ मेसिन र त्यसको म तपाईँलाई नेगेटिभ कमेन्ट चाहिँ दिँदैछु अनि नेगेटिभ रिभ्यु दिँदैछु है के चाहिँ हुँदोरहेछ के फेस गर्छ हामीले डिफिकल्टिजहरू के दुख हुन्छ अनलाइन सामान ठुलो सामान मगाउँदा वासिङ मेसिन मगाउँदा चाहिँ भन्दा चाहिँ अब ठुलो सामान मगाउँदा ब्रेकेज हुने डर हुन्छ तपाईँको टुट्ने भाँचिने फुट्ने टाढोबाट मगाउँदा टुट्ने भाँ भाँचिने फुट्ने डर हुँदोरहेछ आउँदाखेरि प्रडक्ट अलिकति स्क्र्याज भएको अलिकति तपाईँको अगाडि माथिको उयो बिर्कोहरू कभरहरू झरिरहेको है त्यस्तो हुँदोरहेछ अन्त अर्को कुरो अब हामी एउटा हिल्ली एरियामा बस्छौँ घर बाटोमा हुँदैन कतिको घर बाटोमा हुँदैन अलिक तलतिर घरहरू हुन्छ है तल घर भएकोले गर्दा बा एमाजोनले डेलिभरहरू गर्दा बाटोमा रोडमा गर्छ त्यहाँबाट बोक्ने असुविधा अब अर्को कुरो के छ भने तपाईँको प्रडक्ट कति बजी आइपुग्छ आइपुग्छ अब यहाँ से विदिन सेभेन डेज भनेको हुन्छ है सेभेन डेजमा आउनु चाहिँ आउँछ तर टाइमहरू एक्जेक्ट हुँदैन किनभने यो सानो सिटी हो स्मल टाउन हो तपाईँको हप्तामा एक दिनहरू मात्रै ठुलो सामान इलेक्ट्रोनिक गुड्सहरू ल्याउने गर्छ त्यसले गर्दा तपाईँको सामान कहिले आउँछ उनीहरूको डेलिभरी डेट अलिकति फिक्स्ड हुँदैन र जुन डेलिभरी डेटमा तपाईँ हुनैपर्छ अब सपोज वर्किङ मान्छे अब जो म जस्तै वर्किङ मान्छेले यो प्रडक्ट मगाएको छ भने आफूले एक दिन चाहिँ त्यसको लागि बस्नुपर्यो कि आज प्रडक्ट आउँदैछ भनेर म्यासेज आउँछ त्यसले गर्दा आफ्नो प्रडक्ट आउँदैछ भने म्यासेज आउँँछ त्यसले गर्दा तपाईँ त्यो दिन चाहिँ घरमै बस्नुपर्यो त्यो प्रडक्ट रिसिभ गर्नुको लागि अन्त अब रिसिभ गरेर उनीहरूको एजेन्टहरू आएर एकदमै त्यो प्रडक्ट त्यहीँ खोलेर देखाउँछ है त्यति बेलै ब्रेकेज छ भने फेरि फर्काउनु पर्यो त्यहीँको त्यहीँ फर्काउनु पर्यो फेरि टाइम कन्ज्युमिङ हुन्छ त्यसले गर्दा एकदमै तपाईँको टाइम लाग्छ यो प्रडक्ट मगाउनु र जतिसक्दो ठुलो सामानहरू चाहिँ यहीँ नजिकैबाट स्टोरबाट किनेको राम्रो हुन्छ एकदमै थ्याङ्क्यु